मलाई मनपर्ने पैदल यात्रा चाहिँ गर्ने मनपर्ने इलाका चाहिँ तारेभिर तारेभिरमा चाहिँ यस्तो दामी भ्यूहरू देखिन्छ कि त्यहाँबाट हामीले सबै वरिपरिको राम्रो पर्यावरणहरूलाई देख्छ